विकास र वृद्धिको सन्दर्भमा दार्जिलिङ जिल्लाले सामना गर्ने मुख्य चुनौती र अवसरहरू धेरै छन् हाम्रो दार्जिलिङ एउटा सुन्दर सहर हो अनि यो एउटा पर्यटन क्षेत्र पनि हो तर हाम्रो दार्जिलिङमा साधारण मानिसहरूले कतिपय समय समस्याहरू झेलेर बस्नु परेको छ हुन त विगतका वर्षहरूदेखि हाम्रो क्षेत्रमा धेरै विकास भएको छ अनि गरिब दुःखीहरूको निम्ति पनि सरकारले धेरै योजनाहरू दिएर त्यसको लाभ पाइरहेका छन् तर दार्जिलिङको बाटोहरू राम्रो छैन बाटो घाटो सानो भएको कारणले सिजनको समय धेरै ट्राफिक जाम हुने गर्दछ जसले गर्दा खास गरी विद्यार्थीहरू समयमा स्कुल पुग्न सक्दैनन् खाल्डो परेको बाटोहरू राम्रो प्रकारले मर्मत गर्न जरुरी छ कतिपय गाउँघरमा पक्का बाटो छैनन् कच्चा सडक भएको कारणले बिमारीहरूलाई दार्जिलिङ जिल्ला हस् हस्पतालसम्म ल्याइपुर्याउन गाह्रो पर्छ अनि कति त बाटोमै ज्यान गुमाउने गर्छ ती सबै कच्चा बाटो घाटोहरूले लाई राम्रो राम्रो र पक्का बनाउने व्यवस्था गर्नु पर्छ समस्या छ जिल्लामा खाने पानीको पनि धेरै समस्या छ बजारका मानिसहरूले दार्जिलिङ नगरपालिकाबाट पानी पाए तापनि प्रशस्त मात्रामा पाउँदैनन् अनि कतिले त झन् सालभरि किनेर खानु पर्ने स्थिति देखिन्छ पिउने पानीको प्रबन्ध सबै जनताको निम्ति राम्रोसँगले गरेको हुनु पर्छ दार्जिलिङ जिल्लाको वातावरण पनि हिजो आज मैला फोहोर ज्यादा भएर अनि गाडीहरू ज्यादा भएर पोल्युसन ज्यादा भएर गएको छ मैला कुचेला फ्याँक्ने प्रबन्धलाई अझ बढी मात्रामा ध्यान दिनु पर्छ